अँ को बोल्नुभएको अच्छा अच्छा कहाँबाट बोल्नुभएको अच्छा भन्नुहोस् केको लागि फोन गर्नुभएको थियो अच्छा ए केको दुध भैँसीको चल्छ ए गाईकै दुध चाहिन्छ अच्छा अच्छा अच्छा कहिलेको लागि कति तारिकको लागि ए पर्सि भन्नाले अच्छा अच्छा ए अच्छा ठिकै छ भोलि छोडेर पर्सि हैन त बिस तारिक ठिक छ ल त्यसोभए तपाईँको त्यहाँ एउया भाँडा चाहिँ ठिक पारिराख्नुहोस् हो म त्यसोभने लिएर आउँछु के अरे ड्रममा आउँछ त्यहाँ एउटा तपाईँको ड्रम छ कि छैन त्यो ड्रमको क्यारे एकदम राम्रो पखालेर राख्नुहोस् एकदम एउटा भाँडा भए पनि जे भए पनि राख्नुहोस् म बिहान त्यही साढे नौ भित्रमा आइपुगिहाल्छु अँ दुध त फाट्दैन दुध त राम्रै बिहानकै दुध हुन्छ बिहानकै दुध उठाएर ल्याउने हो केही बात छैन अँ के त्यो दुधको के बा ऊ यो बनाउने हो के अरे खिर पायस बनाउने हो ए अच्छा अच्छा बिस किलो दुधले त पुग्छ के त पायस त्यत्रो बिहा भन्नुहुँदैछ खै त मलाई त साह्रै पुग्छ जस्तो लागेको छैन अच्छा अच्छा अच्छा ठिकै छ त्यसोभए ठिकै छ तर भोलि चाहिँ बिहान भोलि बेलुका चाहिँ मलाई एकपल्ट सम्झाउनु किनभने म पनि बिर्सिन्छु याद हुँदैन कि सम्झाउनु अनि अरू त केही हैन के अरे दुधको चाहिँ अब मेरो म ढुक्क परेँ म के अरे तपाईँ पनि ढुक्क पर्नुहोस् तर एउटा कुरा छ दुध चाहिँ अलिक महँगो भएको छ अहिले हो गाईको दुध अलिक महँगो छ र पचास रुपियाँ पर्छ है लिटरको लिटरको पचास रुपियाँ पर्छ दुध चाहिँ एकदम दुधै हुन्छ फेरि अनि त अब के अरे त्यो के अरे तपाईँको त्यहाँनिर दुध राख्ने भाँडा चाहिँ अलिकति सफा हुनुपर्छ है राम्रो सफा गर्नुहोस् सफा गरेर बेलुकै सफा गरेर राख्नुहोस् अनि बिहान चाहिँ फेरि त्यसलाई एकदम एकपल्ट पखालेर राख्नु नभए दुध फाट्ने डर हुन्छ फेरि दुध कस्तो ल्यायो फाट्ने दुध ल्याएछ दुध सबै फाट्यो भन्नुहुन्छ फेरि त्यस्तो चाहिँ हुँदैन है अन्त भाँडा सफा गरेर राख्नुपर्छ अझै त्यो दिन बिहान पनि थाप्नुभन्दा पहिला पनि दुध चाहिँ अब के अरे भाँडा ऩ सफा हुनुपर्छ दुध चाहिँ एक नम्बर दुध हो त्यसको लागि चिन्ता मान्नु पर्दैन एक एक नम्बर दुध हो पानी नि मिसाउँदैनौँ हामी त्यो एकदम त्यो जस्तो वहाँबाट दिन्छ त्यस्तै ल्याएर हामी हामी यहाँ ल्याउँछौँ दुध हो यहाँ बिचमा पानी मिसाउने कुरै आएन अनि भैँसीको दुध हो भने चाहिँ अब भैँसीको दुध हो भने चाहिँ अब अझै एकदम राम्रो हुन्थ्यो तर अब नचल्ने रहेछ भैँसीको दुध गाईकै म दिन्छु ठिकै छ अँ अरू अरू हु्न्छ ल हुन्छ ल राख्नुहोस्